म ए भाइ अस्ति तपाईँले त्यो मेरो बल्बहरू त्यो के अरे फ्यानहरू स्विच बोर्डहरू तपाईँले फिटिङ गरिदिनु भएको थियो नि त्यो त्यो चाहिँ अलिक त्यहाँ तार सट तार सट भयो कि के भयो कि त्यसले गर्दा तपाईँलाई भनेको नि सटै भए जस्तो लाग्यो होइन होइन चडाक चडाक गर्दैछ त अँ चलेको छैन मैले अन्त त्यसकै लागि तपाईँलाई हुन्छ मेरो बरतला

अँ एकतला घर त्यहीँ शिवालय मन्दिरको त्यहाँ अँ ना पाँचवटा पाँचवटा रुम छ अहँ केही चलेको छैन सबै रुमको केही चलेको छैन अँ हजुर त्यो हेरेँ मैले त्योहरू केही भएको छैन फ्यान बत्ती केही चलेको छैन कहिले कहिले भेट्

हुन्छ अब त्यो सट भएर न तारहरू जलेको छ कि भित्र न के भएको छ कि हो यता आएर हेरिदिनु होस् न हुन्छ अलिकति कन्सेसन अब हेरौँ न निकै गएको रहेछ भने त तपाईँले अलिकति अब कन्सेसन गरिदिनु पर्छ अब तारै गएको छ के भयो अब त्यो मिस्टेक चाहिँ के भएको छ त्यो हेरौँ न हुन्छ

छैन छैन मेन स्विच त्यो त ठिकै छ कि अ पिलिक पिलिक पिलिक पिलिक मात्रै गर्छ बल्बहरू केही बल्दैन हजुर त्यही तारहरू सट भयो कि के भयो ए तारहरू सट भयो कि काहीँ तारहरू काहीँ टच टच टच भएको छ कि न तारहरू टच भएको छ कि हुन्छ हुन्छ अँ अफै अफै छ

हुन्छ नि तपाईँ आउने बेलामा ठिकै छ तपाईँ चार बजीतिर आउनुहुन्छ भने म घरमै हुन्छु

हुन्छ हुन्छ हुन्छ